अब इन्भिटेसन् भन्नुपर्दा चाहिँ अब हामी त अब अब भर्खरको ब्याचलर्सहरू हो हामीलाई चाहिँ मोस्टली चाहिँ कस्तो अकेजनमा चाहिँ इनभाइट गर्छ भन्दा चाहिँ मोस्टली अब फ्रेन्ड्सहरूको बर्थडे भयो होइन अब त्यो अब त्यतिबेला चाहिँ अब अलिक भए पनि सोसियल एक्टिभ हुनुसक्छ मान्छेहरू फ्रेन्ड्सको अब अब अब मेरो साथीको अब धेरैवटा अब थुप्रो अरू साथी पनि हुन्छ नि त अनि त्यसमा चाहिँ अब इन्टऱ्याक्सनहरू अब नयाँ नयाँ मान्छेसँग इन्टऱ्याक्सन् गर्न पाउँछ अनि खाना खाँदा त्यस्तो केही अब अफ्ठ्यारोहरू त केही हुँदैन अब मज्जाले अब खुसीको माहोलमा त जसले पनि इन्जोई गरेर खान सक्छ अनि अब थुप् एक्लै छ बसेर खाएकोभन्दा चाहिँ धेरै मान्छेसँग खाएको मज्जा नै धेरै अर्कै प्रकारको मज्जा हुन्छ जस्तै अब तपाईँ एक्लै बसेर खानु र त्यही खाना तर वेरएज तपाईँ सेयर गरेर खानु भयो भने त्यसको त्यो एक्साइटमेन्ट भन्नु कि अब त्यो अब त्यसको अब टेस्ट नै डिफरेन्ट भएर जान्छ नि त अनि मलाई चाहिँ अब त्यस्तो ओकेजनहरूमा चाहिँ मेन्ली चाहिँ अब हाम्रो त अब

अरूहरू अब कोही नचिन्ने हुन्छ नि त बुफे सिस्टममा बिहामा अब सबै चिन्ने मान्छे मात्रै भन्ने पनि हुँदैन धेरै धेरै टाढो टाढको रिलेटिभ्स भयो अब अब कहिले नदेखेको मान्छेहरूसँग अब अगाडि उनीहरूको छेउमा बसेर खाँदा अब हेऱ्यो मुसुक्कै हास्यो अब इन्टरएक्सन गऱ्यो भने राम्रो तर अब सँगै बसेर खानु र एक्लै बस्नुमा देर इज अ ह्युज डिफरेन्ट अनि म चाहिँ अब सबैसँग मिलेर खाएको नै प्रिफर गर्छु